हाम्रो यो जग्गामा चाहिँ माछाहरू धेरै छ कत्ले रुई माछा बुदुना असला एकदमै बहुमूल्यमा बिग्रेनस् बिक्री हुने र सहजै पक्रिनु सक्ने चाहिँ रुई माछा हो रुई माछा भन्नाले चाहिँ कत्ले भनिन्छ है अनि खानु पनि मिठो हुन्छ टेसिलो किनकि त्यो चाहिँ भित्रबाट चाहिँ एकदमै बोसो हुन्छ त्यसको पुरा चर्बी ज्यादा हुन्छ अनि त्यसलाई तपाईँले फ्राई गरेर अनि खान सकिन्छ र एकदमै त्यसको बहुमूल्य तपाईँको त्यसको दाम एक सौ दुई सौ बिसदेखि लिएर अढाइ सौसम्म त्यसलाई बिक्री बिक्री गर्न सकिन्छ अनि मागुर माछा पनि राम्रै हुन्छ मागुर माछा चाहिँ अनि हाम्रो यो जग्गामा साह्रै धेर पाइँदैन कम्ती मात्रमा पाइन्छ मागुर माछा पनि एक प्रकार राम्रै हुन्छ